मैले फ्लिपकार्टमा अनलाइन सामान चाहिँ अर्डर गरेको थिएँ अनि त्यसको प्राइज पनि मैले ओनलाइनै पे गरेको थिएँ तर केही कारणले गर्दाखेरि मैले त्यो अर्डर चाहिँ क्यानसल गर्नु पऱ्यो अनि म मैले अहिलेसम्म त्यो अनलाइन पेमेन्ट गरेको प्राइ क्यास चाहिँ मैले मेरो क्यास चाहिँ रिफन्ड भएको छैन किन अब किन ढिलो भयो होला त्यस बारेमा मलाई जा जानकारी दिनुहोस् अनि मेरो पैसा चाहिँ रिफन्ड गरिदिनुहोस्